मलाई पौडी खेल्नु चाहिँ आउँदैन र एकताल मैले पौडी खेल्नु टाई ट्राई गर्दाखेरि स्विमिङ गर्दाखेरि म डुबेको थिएँ त्यसै कारण मलाई धेरै डर लाग्ने गर्दछ र त्यति बेलाको अनुभव स्विमिङ खेल्दै गर्दा म म एकदमै गहिरो पानीमा यसरी डुब्दै गर्दा मेरो दादाले देखेर मलाई बचाउनुभयो र एकदमै मेरो नाकमा पानीहरू पसेर एकदमै मलाई गाह्रो भएको थियो भने र त्यही दिनदेखि मलाई स्विमिङ गर्न एकदमै डर लाग्छ र स्विमिङ गर्नु मलाई एकदमै डर लाग्छ